गर्वको उपलब्धि चाहिँ अब मैले कतिवटा जग्गामा गएर कामहरू गरेको एकदमै फोन फोन कम्पनीमा गएर कामहरू गरेकोमा चाहिँ म एकदमै गर्वको उपलब्धि मान्छु किनभने मैले त्यो कामले गर्दाखेरि चाहिँ म धेरै उन्नतिहरू गरेको थिएँ त्यो कामले गर्दाखेरि मलाई धेरै गर्व लाग्छ किनभने मैले त्यो त्यो नयाँ नयाँ कामहरूले गर्दाखेरि चाहिँ त्यो फोनको बारेमा धेरै कुराको ज्ञानहरू पाएँ त्यो ज्ञानले गर्दाखेरि मैले अरूलाई पनि त्यो ज्ञानहरू बाँड्नसक्छु जसमा कि अब मैले त्यो फोनमा के छ कसो छ त्यो फोन कतिले त नजान्नेहरू पनि हुन्छ त्यो नजान्नेहरूको लागि चाहिँ मैले एकदमै राम्रो मजाले चाहिँ ज्ञानहरू प्राप्त गरेको छु अन्त त्यो त्यो प्राप्त गरेकोले होस् ए त्यो प्राप्त गरिदिएको गरेकोले चाहिँ मैले अरूलाई पनि मजाले मैले त्यो ज्ञानहरू बाँडेको छु अरूहरूको अगाडि कि मैले यो फोनको विषयमा चाहिँ म तपाईँहरूलाई मजाले किनभने फोनकोद्वारा नै हामी एकदोस्रा बातहरू गर्नसक्छौँ अन्त एकदोस्रामा सम्पर्कमा हुन्छ हामीहरू त्यो हिसाबले चाहिँ मलाई गर्वको उप् उपलब्धिको लागि चाहिँ यही छ कि मैले एउटा केही कुराको जानकारीहरू फोनको विषयमा नयाँ नयाँ नयाँ चिजहरू सिकेको थिएँ त्यसको लागि चाहिँ म सबैभन्दा गर्व ठान्छु किनभने मैले त्यो फोनले गर्दा नै सारा संसारमा मानिसहरू एकदोस्रामा बातचित हुन्छ टाढोदेखिको छेउमा पनि कुनै कामहरू पऱ्यो भने पनि सबै कामहरूको लागि पनि यो फोनले गर्दाखेरि राम्रो हुन्छ